मौसमको अवसरको हिसाबले हाम्रो दार्जिलिङका पर्यटकहरलाई चाहिँ यहाँनिर फरवरी मार्च अप्रेल तिन महिना चाहिँ यति उत्तम हुन्छ किनकि बाँकी जो मौसम जो हुन्छ कति मौसम तपाईँको बर्सातको मौसम हुन्छ त्यसले गर्दा बाढ आउने पैह्रो जाने ल्यान्ड्स्लाइडिङ हुने यस्तो चिजहरूले गर्दाखेरि त्यो मौसम राम्रो हुँदैन अनि कति मौसम चाहिँ तपाईँको ठन्डा हुन्छ ठन्डामा बरफ पर्ने अत्यन्त ठन्डा भएकोले गर्दाखेरि अरू महिना राम्रो हुँदैन यी तिन महिना मार्च फरवरी मार्च अप्रेल यो तिन महिना चाहिँ अत्यन्त राम्रो हुन्छ र यहाँको धार्मिक मेला जस्तै कि मागे सङ्क्रान्ति वैशाखी मेला चैते दसैँ होली र विभिन्न किसिमको पर्वहरूले गर्दाखेरि चाहिँ यो टाइममा चाहिँ एकदम पर्यटकहरू एकदमै राम्रो मान्ने हुन्छ र यो मौसम एकदमै राम्रो हुनेछ